मैले लास्ट इयर कालिम्पोङको एउटा कुनै पनि दोकानबाट सूर्य कम्पनीको मैले ग्यास चुल्हा चाहिँ घरमा लगेको थिएँ तर है चलाउँदै जाँदाखेरि है त्यो चाहिँ धेरै लास्टिङ हुन सकेन र मलाई चाहिँ है त्यो सूर्य कम्पनीको ग्यास स्टोभ चाहिँ है त्यति लाभदायक लागेन चलाउनको निम्ति कारण धेरै समय त्यो ग्यास स्टोभले टिक्न सकेन र हामीले किन्दै गर्दा चाहिँ जुनै पनि कुरा चाहिँ है मुल्य लगाएर हामीले किनिरहेका हुन्छौँ र जतिसक्दो चाहिँ हामीले किन्दै गर्दा चाहिँ कम्पनीहरूको राम्रो है ब्रान्डलाई चाहिँ हामीले चुज गर्नु पर्ने रहेछ नभए चाहिँ है सबै कुरा हामीले किनेको पनि व्यर्थ हुन्छ र मलाई चाहिँ सूर्य कम्पनीको ग्यास स्टोभ चाहिँ है एकदमै मन परेन र म अरूलाई पनि यही जानकारी गराउन चाहान्छु यदि तपाईँहरूले पनि आफ्नो घरमा ग्यास स्टोभहरू लिनु हुँदैछ भने चाहिँ सूर्य कम्पनी बाहेक अरू चाहिँ तपाईँहरूले लिन सक्नुहुन्छ